पुरुष र महिलाको अहिलेको जो समयमा चाहिँ दुवैजनाको आफ्नो आफ्नो भूमिका छ र त्यस भूमिकालाई सामान्य रूपले हेर्नुपर्दा चाहिँ दुवैजनाको बराबर भूमिका रहन्छन् र पुरुषले अब बाहिर गएर पैसाहरू कमाएर ल्याएर घर चलाउँछन् भने त्यसरी नै महिलाको पनि आफ्नो घरमा बसेर आफ्नो परिवार समाल्ने आफ्नो नानीहरू समाल्ने र आफ्नो घर समाल्ने त्यस्तो भूमिका हुन्छन् र यस भूमिकामा अब है कामको अब भन्नुपर्दा चाहिँ पुरुषले बाहिर गएर कमाएर ल्यायो भनेदेखिलाई त्यस कमाएर ल्याएको पैसालाई बडा कुन जग्गामा लगाउनुपर्ने कति खान खानापिउने खानापिना किन्नुपर्ने यो सब महिलाको काम हुन्छ र दुवै जनाको बराबर भूमिका हुन्छन् पुरुष अनि महिलामा यो भूमिकालाई अब विकसित गर्नु छ भने देखिलाई अब पहिलै देखि आइरहेको अब नेपाली अब यस अब समाजमा चाहिँ अब पुरुषको अलिकति भए नि धेरै नै अब काम काम ज्यादा हुन्छ भन्छन् तर अहिले आएर चाहिँ महिलाले पनि जति पुरुषले काम गर्नु सक्छन् महिलाले पनि त्यति नै सक्छन् अहिले पनि अहिलेको समयमा आएर काम गर्नु र यसलाई विकसित गर्नु हो भनेदेखिलाई हामीले महिलालाई पनि अघि बढ्नु दिनु पर्छ हामीले महिलालाई तैँले यो काम गर्नु सक्दैनस् भन्नु हुँदैन र महिलालाई हामीले अघि बढाएर लग्यो भने हाम्रो समाज विकसित हुन्छ